हो त तपाईँलाई चाहिँ कतिको अन्डरमा प्राइसमा चाहिएको फोन फिफ्टिन थाउजनसम्मको फिफ्टिन थाउजनसम्मकोमा हाम्रोमा छ इन्फिनिक्स हट थट्टी आईहरू छ पोको एम टू छ अन्त रियलमी नारजोहरू छ तपाईँलाई चाहिँ कुन चाहिँ ब्रान्डको चाहिएको तपाईँलाई अब कस्तो खालके अब क्यामेरा राम्रो भएको चाहियो कि गेम खेल्नुलागि चाहियो कि ए त्यसो भए तपाईँको लागि यो साउमी रेडमी नाइन ठिक हुन्छ क्यामराको लागि त्यसको थर्टिन मेगापिक्सल हो अन्त एट एमबी फ्रन्ट क्यामेरा हो तपाईँलाई अन्त अरू कुनै

अब त्यो पुरानो फोन अब कसरी ड्यामेज भएको छ त्यो अब हामीलाई यता पर्सनली आएर देखाउनु पऱ्यो नभए हामी यसरी फोनमा भन्नु सक्दैन तपाईँ यता अफिसमा आएर भन्नु हुनुसक्छ त्यहाँ हेरेर भन्छ हामी कतिको ड्यामेज छ कतिको बनिनुसक्छ कि सक्दैन

रियलमी तपाईँलाई हुनु त इलेभेन थाउजन नाइन हन्ड्रेड नाइन्टी नाइन हो तपाईँलाई डिस्काउन्टहरू दिनुसक्छु हामी अहिले दसैँहरू आउँदैछ दिवालीहरू आउँदैछ तपाईँलाई डिस्काउन्ट दिनसक्छ हामी तपाईँहरू हामी ट्वेन्टी फोर सेभेनै हामी खुल्ला हुन्छ हाम्रो दोकान तपाईँहरू डेट फिक्स गर्नुहोस् जहिल्यै पनि आउनु सक्छ आउनुभन्दा अगाडि कल गरिदिनुहोस् हामी रेडी गरिदिन्छ तपाईँ सिलगढी कोलाबारी मोडमा आउनुहोस् ए हुन्छ हुन्छ आउनुभन्दा अगाडि कल गरिदिनुहोस् है